हजुर हजुर के के अँ कुन कुन ब्रान्डको छ ए कति डिस्काउन्ट चाहिँ कति पाउँछ होला ए अँ नाइकीको त्यो जुत्ता कति छ अहिले कति नाइकीको जुत्ताको प्राइस अहिले कति छ ए दुई हजार ए पच्चिस सय ए पाँच सय मात्रै थर्टी पर्सेन्ट मात्रै डिस्काउन्ट हो थर्टी पर्सेन्ट मात्रै डिस्काउन्ट हो ए अरूमा त फिफ्टी छ त अन्त

ए हजुर ए हुन्छ म आएर बताउँछु हुन्छ